मेरो जीवनमा चाहिँ शिक्षा सबैभन्दा बढी महत्त्वमा हुन्छ म शिक्षालाई चाहिँ बढी महत्त्व दिन दिन्छु किनभने पैसा पैसा रूप धनहरू त सबै चोरी भएर जान्छ तर शिक्षा कहिले पनि चोरी हुँदैन अनि शिक्षा ज्ञान जति नै बाट्यो त्यति नै आफ आफुलाई राम्रो पनि बड्दै पनि जान्छ अन्त शिक्षा कहिँले पनि बिलप्त हुदैन सधैँभरि राम आफ्नो उयसमै बस्छ अनि त्यसले मान्छेलाई एउटा नयाँ रूप पनि दिन्छ जिउनुमा एउटा प्रकाश जस्तो दिन्छ राम्रो राम्रो बाटो लान्छ शिक्षाले त्यही त्यसै कारणले म शिक्षालाई सबैभन्दा बढी महत्त्व दिन्छु